मैले त्यो अस्ति आइरन लिएको थियो त्यो आइरनमा चाहिँ धेरै डिस्टर्बहरू भइसकेको रहेछ र भित्रपट्टि वायरहरू पनि जलिसकेको थियो रहेछ त्यसै कारणले मलाई त्यो कम्पनीको राम्रो लाग्न सकेन र मलाई अरू कम्पनीको चाहिएको थियो त्यो आइरनमा धेरै डिस्टर्बेन्सहरू देखेँ मैले हिट लाउँदाखेरि पनि आइरन ब्यागभित्र पनि हिट आउने बाहिर पनि आउने वायरमा पुरै फ्लो हुन्छ करेन्टहरू तपाईँहरूको कम्पनीको त्यो आइरन एकदम राम्रो लागेन मलाई अर्को कम्पनीको चाहिएको थियो अर्को कम्पनीको छ भने हुन्छ अनि मैले एउटा कटर लिएको थिएँ वायर कटर त्यो कटर चाहिँ एकदमै राम्रो छ कत्ति चलाइसकेँ एकदम कटर राम्रो पाएकोमा मलाई ग्लोभ्स पनि लाएको छुइनँ विदाउट ग्लोभ्स काम गर्दैछु त्यसमा केही तपाईँहरूको डिफेक्ट छैन त्यो कटर चाहिँ मलाई भयो भने अझै दुईवटा मलाई मगाइदिनु पर्यो त्यस्तै प्रडक्टहरू छ भने त्यही कम्पनीको मलाई चाहिएको थियो त्यो कटर कटरको चाहिँ तपाईँहरूको केही डिफेक्ट छैन कटर एकदमै राम्रो छ त्यो कटर मलाई अझै पनि चाहिएको छ मलाई दुईवटा चाहिँ पठाइदिनु पर्यो कटर जसरी भए पनि तपाईँले त्यो कटर मलाई पठाई दिनुहोस् एकदम राम्रो कम्पनीको रहेछ त्यो